नेपाली भाषामा चाहिँ अलिकति अब नेपाली भाषा चाहिँ अलिकति साह्रै भाषा हो है अनि यो भाषामा चाहिँ अब जस्तै उच्चारण शब्दहरू उच्चारण गर्दाखेरि चाहिँ जस्तै मात्राहरू लाउनु एकदमै कन्फ्युजन हुने कुरा चाहिँ मात्राहरू लाउनु हो र शब्दको उच्चारण गर्दा अब जस्तै तालबेस मर्देस दन्तेस को अब कुन चाहिँ स लाउनु पर्ने अब त्यो मा चाहिँ एकदमै कन्फ्युजन हुन्छ र मात्रा लाउनु पर्दाखेरि चाहिँ अब छोटा उकार मात्रा लाउनु पर्ने कि बडा ऊकार मात्रा लाउनु पर्ने छोटा इकार मात्रा लाउनु पर्ने कि बडा ईकर मात्रा लाउनुपर्ने अनुस्वर कहाँ लाउनुपर्ने बिसर्ग अनि चन्द्रबिन्दु लगाउनु त्यो मात्राहरू लाउनुमा चाहिँ एकदमै कन्फ्युज हुन्छ अहिलेको जेनेरेसनको नानीहरूलाई चाहिँ है अन्त अब त्यही नेपाली भाषामा चाहिँ अन्त त्यो चाहिँ एकदमै साह्रो मानि लाग्छ मलाई चाहिँ अन्त त्यसको अब के अरे अहिलेको नानीहरूले चाहिँ साह्रो त्यो सब ले गर्दाखेरि चाहिँ अब मार्क्स स्कोर गर्नु पनि एकदमै साह्रो पर्छ नानीहरूलाई स्पेलिङ मिस्टेक हिज्जे मिस्टेक हुनु भएर चाहिँ अब मार्क्सहरू स्कोर गर्नु सक्दैन र नानीहरूले चाहिँ अहिले अब इङ्ग्लिस भाषा चाहिँ अब धेरै सजिलो नेपालीको उएसमा चाहिँ नेपालीभन्दा चाहिँ अब इङ्ग्लिस भाषा सजिलो भएकोले गर्दा चाहिँ नानीहरू अब इङ्ग्लिसै पढ्न रुचाउँछन् र यसको समाधानको लागि चाहिँ मलाई लाग्छ अब अब स को स उचारण गर्दाखेरि अब स चाहिँ अब एउटै स को लाउनु पर्ने हो भने चाहिँ एकदमै सजिलो हुन्थ्यो जस्तै अब एउटा भाषामा अब मर्देस लाग्छ भाषा शब्दमा मर्देस लाग्छ भने अब त्यो एउटै शब्द अरू स तालबेस दन्तेस मर्देसको जग्गामा चाहिँ एउटै स लाग्ने हो भने चाहिँ नानी अब त्यसमा कन्फयुजन हुने थिएन र मात्राहरूमा पनि अब छोटा उकार बडा ऊकार दुईटा नभएर एउटै मात्रा हुने लाउनु पर्ने हो भने या बडा ईकार छोटा इकारमा पनि एउटै लाउनु पर्ने हुनु हो भने चाहिँ एकदमै समाधान हुन्थ्यो यसको यो प्रब्लमको चाहिँ समाधान हुन्छ जस्तो चाहिँ मलाई लाग्छ